भाइ प्रवेश गाडी साफसुघर त गर्दा रहेछौँ ठिकै छ सफा त गर्नै पर्छ अनि माक्स लगाएर गाडीहरू यसो साफसुघर गरेदेखि चाहिँ हामीलाई चित्त बुझ्ने थियो अनि साफसुघर पनि रहन्थ्यो यात्रीहरूलाई चढुँ चढुँ लाग्थ्यो त्यो रोकुँ रोकुँ जस्तो लाग्ने हुने थियो गाडी साफसुघर जति सफासुघर गर्छ त्यति नै यात्रीहरू पनि लाई त आशा हुन्छ नि त र माक्स यसो लगायो भने चाहिँ त्यो छारो धुलोहरू मुखमा पस्दैन अनि हाच्छिउँ गर्दाखेरि पनि त्यति अफ्ठ्यारो पर्दैन अँ आँखा मात मात्रै चाहिँ निकालेर अरू चाहिँ छोपछाप पारेर गाडी साफसफाइ गरे अझ राम्रो हुन्थ्यो